हजुर गुड मर्निङ तपाईँ इनबिएसटिसीबाट बात गर्नुहुँदैछ नि हजुर मैले हिजो तपाईँहरूको स्ट्यान्डबाट लाइक टिकिट्स सिलगढी जाने टिकटको चाहिँ बुकिङ गरिसकेको थिएँ होइन मैले टिकट पनि पाइसकेको थिएँ बट आज चाहिँ सबै मेरो कन्फर्म भइसकेको बादमा म जब आउँछु है आउँदाखेरि चाहिँ तपाईँहरूको गाडी पनि त्यहाँनिर भेट्दैन अनि ड्राइभरलाई कल गर्दाखेरि पनि ड्राइभरको कुनै अत्तो पत्तो नै छैन कल पनि रिसिभ गर्नु हुँदैन कत्तिपल्ट कल रिसिब कल गरिसकेँ बट ड्राइबरले कल रिसिभ गर्नै भएको छैन सो के गर्नुपर्ने हो त हाम्रो टाइम त हुनु आँटिसक्यो होइन हामी यहाँबाट सिलगढीबाट बेङलोर जानु जानु आँटेको थियो लाइक ट्रिटमेन्टको लागि मेरो आमासित ट्रिटमेन्टको लागि गएको हो तर बसको ड्राइभरले चाहिँ कलै उठाउन उठाइदिनु भएको छैन अहिलेसम्म अनि ढिलो पनि हुँदैछ हामीलाई टाइममा पुगेन भने दस बजीभित्रमा एनजेपी पुगेन भने हाम्रो ट्रेनको टाइमिङ पनि जानु सक्ने सम्भावना छ त्यही भएर चाहिँ तपाईँहरूले चाहिँ अब यो चाहिँ कसको लापरवाही हो त कत्तिजना ट्राभल गर्ने मान्छेहरू हुन्छ है बिमारीहरू हुन्छ कहाँ जानु पर्ने हुन्छ उनीहरूको फ्लाइटको टिकट काटेको हुन्छ एनबिएस लाइक बसको टिकटहरू हुन्छ होइन ट्रेनको हुन्छ सो त्यो त टाइममा पुगेन भने त हामी पेसेन्जरलाई नै प्रब्लम हुने हो नि त होइन त्यही भएर तपाईँहरूले चाहिँ अलिकति ड्राइभरहरूलाई पनि भनिदिनुहोस् होइन अलिकति सतर्क रहिदिनुहोस् किनभने हामी सबैजनालाई प्रब्लमै हुन्छ फेरि अहिलेको समय एकदमै लाइक पानी परेको हुनाले गर्दा तपाईँहरूलाई पनि थाहा भइरहेकै कुरा हो कालेम् कालिम्पोङदेखिको सिलगढीको बाटो कस्तो हुन्छ भनेर पनि तपाईँहरूलाई थाहा भएकै कुरा हो सो तपाईँहरूले पनि अलिकति ध्यान राखिदिनुहोस् तपाईँहरू ड्राइभर युनियनहरूलाई है सबैजनालाई सतर्क गरिदिनुहोस् पेसेन्जरलाई यस्तो हेरेसमेन्ट नहोस् होइन अब सपोज हाम्रो लाइक दस बजेको फ्लाइट छ होइन दस बजेको फ्लाइटमा फ्लाइट पक्रिनु सकेन भने चाहिँ हाम्रो टिकटको पैसाहरू पनि सबै जान्छ होइन एक त भयो बिमारी बिमारीलाई ट्रिटमेन्ट पनि टाइममा हुँदैन बिमारीलाई जे पनि हुनु सक्छ सो त्यसको चाहिँ कसले चाहिँ जिम्मेवार लिन्छ त भन्ने चाहिँ हामी तपाईँहरूलाई कोइसन गर्छौँ है अनि अबदेखि चाहिँ त्यस्तो नहोस् अनि यो फ्लाइटको जो हामीले टिकट काटिसकेको छ त्यो टाइममा पुगेन भने चाहिँ तपाईँहरूले यसको भरपाई गर्नु हुनेछ त अनि फेरि हाम्रो त बसको पनि टिकट पैसा दिइसकेको छ त्यो पनि वापस गर्नुपऱ्यो फ्लाइटको पनि सबै टिकटको त्यो जो पैसा गएको छ त्यो पनि दिनुपऱ्यो होइन अनि त्यो चाहिँ तपाईँहरू के भनिदिनुहोस् ड्राइभरहरूलाई अलिकति कारवाही पनि गरिदिनुहोस् कल रिसिभ गरिदिनुहोस् भनेर किनभने हामी पेसेन्जरलाई धेरै हेरेस्मेन्ट हुन्छ यो टाइममा बिमारी लगेर गएको हामी त होइन म मात्रै हुँदैन नि त सबैजना नै त्यस्तै काममा गएको हुन्छ यहाँबाट जेमा पनि हामी सिलगढीमै जानुपर्ने हुन्छ होइन ट्रिटमेन्टको लागि भयो जे को लागि भयो सिलगढी मात्रै नभएर धेरै टाढो टाढो पनि जानुपर्ने हुन्छ होइन सो अबदेखि चाहिँ त्यस्तो नगर्नु भनिदिनुहोस् अनि आजको जे पनि हाम्रो समस्या परेको छ त्यसको कारवाही चाहिँ तपाईँहरू कसलाई गर्नुहुन्छ त्यो अलिकति हेरिदिनुहोस् है टिकटहरूको पैसाहरू पनि हेरिदिनुहुन्छ भन्ने आशा छ